मैले चाहिँ मेरो घरमा एउटा सानो गार्डन बनाएको छु त्यसमा चाहिँ मैले धेरै प्रकारको खोर्सानीको बिरुवाहरू लगाउने गर्छु जस्तै हाकोनी चिल्ली क्याप्सिकम पेरु डल्ले खोर्सानी अनि त्यसमा मैले विभिन्न प्रकारको फुलहरू पनि लगाएको छु जसमा कि सिजन फुलहरू हुन्छ अनि त्यसमा मैले चाहिँ अब मल मलहरू जुन चाहिँ वेस्ट हुन्छ वेस्ट भएका मलहरू हुन्छ त्यसलाई चाहिँ जङ्गलको पत्करको मलहरू मिसाएर त्यसलाई मलहरू मजाले बनाएर रोप्छु एकदमै सानो गार्डन एकदमै मनपर्ने मेरो फुलहरू मैले त्यहाँ लगाएको छु जस्तो कि त्यसमा मखमलीहरू फुल्छ सयपत्रीहरू फुल्छ घामफुलहरू छ अनि बगानबेलीहरू छ धेरै प्रकारको फुलहरू छ त्यसमा चाहिँ मलाई चाहिँ एकदमै गार्डनिङ गर्नु चाहिँ मनपर्छ अनि मैले त्यसमा आफ्नै आफ्नै परिकारले आफ्नै इच्छाले धेरै प्रकारको फुलहरू कलेक्सन गरेर बटुलेर मैले त्यहाँ लगाएको छु अनि त्यसमा अरू एडिसनल सब्जीहरू पनि मैले लगाएको छु भेजिटेबलहरू जुन जुन गाउँमा गाउँबस्तीमा प्रायःजस्तो सिमीहरू हुन्छ फर्सी हुन्छ इस्कुसहरू हुन्छ अनि सागहरू हुन्छ सिजन सिजनमा लगाउने गर्छौँ हामीले बर्खाको सिजनमा अलिकति पानीको प्रब्लम पानी बेसी परेकोले गर्दाखेरि चाहिँ सब्जीहरू राम्रो हुँदैन त्यसमा हामीले कति प्रायःले अब प्रायःले उयो बनाएर एउटा छानाजस्तो लगाएर त्यसमा भित्र लगाउने गर्दछौँ त्यसमा मैले पनि प्रायः अलिअलि चाहिँ गरेको छु जुन चाहिँ छानाभित्र बसेपछि पानी डाइरेक्टले भेट्दैन त्यसले चाहिँ एकदमै अलिकति पानी सेभ हुँदाखेरि चाहिँ सब्जीहरू राम्रोसँगले बढ्नु सकिन्छ अनि त्यसमा खोर्सानीहरू प्रकार प्रकारको मैले लगाएको छु मलाई हाकोनी चिल्ली मैले दुई वर्ष भयो त्यसमा मैले एकदमै राम्रो फसल गर्नसकेको छु अनि त्यसमा साथै पेरु चिल्ली भन्ने एकदमै बाहिरबाट पेरु देशबाट आएको चिल्ली खोर्सानी हो त्यसलाई पनि मैले धेरै मात्रामा उब्जाउन सकेको छु अनि विशेष गरी चाहिँ त्यसमा आफ्नो आफ्नो नयाँ किसिमका धेरै प्रकारको फुलहरू छन् जसमा ती समय समयमा सिजनमा फुल्ने गर्छ त्यसलाई पनि म प्रायःजस्तो गार्डनमा सानो गार्डनमा पनि लगाउने गरेको छु मैले अनि ती फुलहरूलाई कति सेल पनि गर्नसकिन्छ बेच्नु पनि सकिन्छ तर मार्केटिङ अब हाम्रो बस्तीमा बस्ती एरियामा भएकोले गर्दाखेरि चाहिँ मार्केटिङ राम्रोसँग पाउँदैन तर पनि मैले घरकै लागि भए पनि अब सोको लागि होइन घरको एउटा सुन्दरताको लागि चाहिँ मैले ती फुलहरू रोप्ने गरेको छु अनि एकदमै सिजनमा चाहिँ जुन चाहिँ अक्टोबर नोभेम्बर दिसम्बरको सिजनहरूमा एकदमै राम्रोसँगले फुलहरू फुलेका हुन्छन् अनि त्यसलाई ती गार्डनमा अनि पटहरूमा लगाएर मलहरू राम्रोसँगले बनाएर पटहरूमा पनि लगाउन सकिन्छ त्यसमा मैले प्लास्टिकको पटहरूमा ठुलो सानो पटहरूमा धेरै प्रकारको फुलहरू जस्तै मैले भर्मी कम्पोस्टको मलहरू बनाएर लगाएको छु अनि त्यसमा कतिको कति सेल पनि गर्नसकिन्छ तर एकदमै हाम्रोमा चाहिँ अब बस्ती एरियामा भएर मार्केटिङ नभएकोले गर्दाखेरि चाहिँ हामी त्यो कुरालाई एकदमै अगाडि बढाउन सकेका छैनौँ